मैले आजसम्म यस्तो कुनै पनि परम्परागत लुगा बनाउने काम त गरेको छुइनँ र अहिले जुन हाम्रो चलिरहेको छ यहाँ जो ढाका टोपी भयो दौरा सुरुवाल भयो गुन्यू चोली फरिया जस्ता लुगाहरू पनि मलाई त्यस्तो साह्रो सिलाउन त आउँदैन राम्ररी यस्तो मैले कुनै पनि यस्तो त्यसको लागि मैले तालिम लिएको छुइनँ र म साधारण कपडाहरू नै सिलाउँछु र हाम्रोतिर यस्तो कुनै पनि विशिष्ट क्षेत्रको सिलाई बुनाई ढाँचा यस्तो अद्वितीय प्रवृतिहरूबारे मैले देखेको छुइनँ किनभने हाम्रो क्षेत्र एकदमै बजार नभएर एकदमै ग्रामिण पर्छ र यस्ता ग्रामिण क्षेत्रमा कुनै पनि बजारहरूबाट यस्तो तालिम दिने समूहहरू पनि आएको छैन र एस्तो कुनै पनि विशिष्ट सिलाई बुनाईको ढाँचाहरू आजसम्म त मैले देखेको छुइनँ साधारण जो मानिसहरूले दिनहुँ कपडाहरू लगाउने गर्छ तीहरू नै हाम्रो वरिपरिहरूकाहरूले पनि सिलाउने गर्छन् र म पनि त्यसैलाई नै आजभोलिसम्म मैले पनि त्यही गरिरहेको छु